तुक्का चाहिँ अब म के भन्न चाहन्छु भने जुन गोरुको सिङ छैन त्यसकै नाम तिखे किनभने अब हाम्रो समाजमा कतिजना है गाउँ ठाउँमा कतिजना मान्छे यस्तो पनि हुन्छ कि अब पढालिखा केही हुँदैन उसले केही जानेको हुँदैन कि अब अनुभव गरेकै हुँदैन त्यो कसैले राम्रो काम गर्दैछ भने पढे लेखेकोले राम्रो केही काम कुरो लिएको छ भने उनीहरूले त्यसलाई क्या त नराम्रो ए बित्थामा यसले यस्तो गरेको उस्तो गरेको भन्ने हुन्छ नि गल्ती गल्ती गरेक गल्ती देखाउने त्यसको उसलाई त्यो कुरोको ज्ञानै छैन हो बाट्ठे भएर चाहिँ गल्ती देखाउँछ अरूको तेस् त्यसलाई नै भन्छ है